मलाई अफिस जानलाई एउटा फर्मल सर्ट चाहिएको थियो अन्त मैले बजारतिर पनि हेरेँ अन्त यस्तो सोचेँ अनलाइन अर्डर गर्छु भनेर अन्त मैले अनलाइनमा एउटा फर्मल सर्ट देखेँ अन्त मैले अर्डर पनि गरेँ त्यसको बादमा म वेट गर्दै थिएँ अन्त एक्सपे ए पुरा एक्साइटेड पनि थिएँ त्यो सामान कस्तो आउँछ होला लाउनुलाई पुरा एक्साइटेड भइरहेको थिएँ तर जब त्यो सामान आयो साइज पनि अलिक फिटिङ थिएन अलिकिति मेटेरियल पनि राम्रो थिएन तर पनि अब मैले एकपल्ट लगाएर हेरेँ अब मैले पैसा हालेको कुरामा म किन वेस्ट गर्नु त्यसलाई भनेर मैले त्यो सर्ट लगाएँ एकपल्ट अलिकति सानो पनि भयो मलाई अन्त त्यसको बादमा मैले अफिस लगाएर त्यो सर्ट लगाएर जाँदा चाहिँ एकपल्ट लगाएर आएर मैले त्यो सर्ट त्यसको बादमा धोएर एकपल्ट धुँदा त त्यसको साइज पनि घट्यो प्लस त्यो कलर पनि फेड भयो अन्त अब त्यसको बादमा त मैले त्यो सर्ट लगाउनु नै सकिनँ त्यहाँदेखिन् त्याँदेखिनको त त्यो सर्टमा त अब अबदेखिको चाहिँ म अनलाइन सर्टहरू चाहिँ कहिले पनि अर्डर गर्दिनँ अब चाहिँ म सर्टहरू फर्मल सर्टहरू चाहिँ अबदेखिको म बजारबाटै किन्नु प्रिफर गर्छु